भाइ मैले अहिले कल गरेको छु नि यो गम्पुस होटल होइन हजुर भाइ अस्ति पनि मैले मगाएको थिएँ तपाईँहरूकोबाट कि राम्रो आएको थियो हौ मिठो पनि थियो सबैले मन परायो हौ र हेर्नुहोस् न आज पनि मेरो घरमा सानु पार्टी छ कि र यसो अलिक खानाहरू मगाउँ भनेर भनेको गेस्टहरू त आइसकेको छ हौ भाइ सुन्नुहोस् न खानामा चाहिँ नि मलाई प्लेन राइस दाल अन्त चिकन अन्त हाई फिस हो त्यो पठाइदिनुहोस् अनि अर्को चाहिँ मलाई उयो चाइनिजमा चाहिँ उयो चाउमिन पठाइदिनुहोस् न भाइ हजुर अँ भोलि पठाइदिनुहोस् र भेज ननभेज अलिकति छुट्ट्याएरै तपाईँले गर्दिनुहोस् यस यसमा एउटा अलिकति के हरे सादा खाले उयो पठाइदिनुहोस् न हौ सब्जी पनि पठाइदिनुहोस् न किन कतिजना त त्यस्तै त छ नि गेस्टहरूमा नि कतिजना बुढापाकाहरू छ र सुगरको मान्छेहरू त्यति साह्रो अब उयोहरू चिप्लोहरू मसलाहरू पनि खाँदैन हो त्यसले गर्दा अलिक सादा पनि पठाइदिनुहोस् है भाइ ल तपाईँहरूको राम्रो छ तर घरमा मलाई आज अलिकति घरमा नि गेस्टहरू पनि आइसकेको छ र अलिकति तपाईँहरूले मलाई छिटै पठाइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो हौ ए अँ भाइ एड्रेस भन्नुभएको हजुर हजुर एड्रेस तपाईँको त्यो गम्पुस होटलबाट त्यो गर्ल्स स्कुल सिधै उकालो पठाइदिनुहोस् न हजुर अँ तपाईँले त्यो यो डेलिभेरी बोयलाई भनिदिनुहोस् न गर्ल्स स्कुल सिधै गएर हस्पिटल हजुर हस्पिटलबाट ठिकै एसएम हजुर हजुर अँ एसएमबाट ठिकै घुमेर चाहिँ माथि आएर चाहिँ ठिकै तपाईँले कहाँ भन्दाखेरि चाहिँ गोले निवास गोले निवासको छेउमा तपाईँले हजुर अर्जुन भाइ त्याँ एसयुएममा क्यान्टिन गर्नुहुन्छ कि त्यो अर्जुन भाइकोबाट चाहिँ तपाईँहरू सिधै त्यो सिँडीबाट ओह्रालो झर्नु भनेर भनिदिनुहोस् न हजुर ए नाम हजुर एन्जेल भुजेल हजुर एन्जेल भुजेल विल्सन भुजेल भन्दा पनि भयो हजुर भाइ हजुर हजुर लु है भाइ ल म अब आशा गर्छु है मलाई अलिक छिटै नै पठाइदिनुहोस् है घरमा खोइ त यी मान्छेहरू आइराखेको छ गेस्टहरू गेस्टहरूसँग बात गर्नु कि तपाईँलाई अर्डरको लामो बताउनु कि के गर्नु पो भयो हौ हजुर हजुर हुन्छ हुन्छ भाइ हजुर हजुर हजुर पुरा विश्वास छ नि हौ हुन्छ हुन्छ ओके ओके ओके भाइ ओके ल ल ल राखे है